ए रिसेप्सनमा हो यो ए सुन्नुहोस् न यो होटलको यो जुन रुम छ नि मलाई अघि अघि चाबी दिनुभएको थियो नि वान जिरो फोरको एकातिर त एकदमै उयो मैला भयो कि एकपल्ट रुम एकखेप क्लिन गर्नुपर्ने रहेछ हो हुन्छ सुन्नु रुम त तपाईँले यो कस्तो खालको दिनुभयो अलिक मैला मैला जस्तो छ त हो ए हुन्छ हुन्छ त्यही चाबी मेरोमै छ हजुर ए हजुर कति टाइम लाग्छ होला है ए मैले भनेपछि चाबी चाहिँ मुनि छोड्नुपऱ्यो ए हुन्छ हुन्छ म यहाँ तलै लिएर आउँछु कि अन्त मेरो सामान चाहिँ खासमाहरू हालिसकेँ मैले यो त्यो चाहिँ म कहाँ राख्दै गर्नु काउन्टरमै राख्नु कि माथि नै छोड्दा मिल्छ होला ए हुन्छ हुन्छ त्यसको त चाबी लाँदा भयो नि लकरको त ए मैले ए हुन्छ हुन्छ रुमको मात्रै लिएर आउनुपऱ्यो हुन्छ म कति मिनट बादमा आउनु यसो बाहिर गएर आऊँ भनेर कि हजुर ए हुन्छ हुन्छ त्यसो भए म एकछिनबाट आएर म तपाईँलाई चाबी छोड्दिई राख्छु अन्त यो लक गरेको चाबी चाहिँ लगेर जान्छु है हुन्छ थ्याङ्क्यु